हेलो दादा म नमीका बोलेको मैले तपाईँलाई झन् हिजो नै भनेको त्यो भोलि मेरो कलेज जानु पर्छ छ बजीको ट्रेन छ भनेर भनेको थियो झन् पाँच बजी नै आउनु भनेर अनि तपाईँ त आइदिनु भएन त तपाईँले गर्दा आज मेरो प्रोजेक्ट सब्मिट गर्नु पर्थ्यो कलेजमा तपाईँले गर्दा आज मेरो प्रोजेक्ट सब्मिट गर्नु पाइनँ अब म फेल भयो भने कसले बुझ्छ यसको जिम्मेवारी तपाईँ हुन्छ नि फेरि झन् एउटा स्टुडेन्टहरूलाई अलिकति तपाईँको दिमाग छैन झन् त्यत्रो पहिलादेखि भनेको अरू बेलामा म तपाईँको टोटोमा जान्छ थाहा छैन म कलेज जानु पर्छ त्यत्रो इम्पोर्टेन्ट हो भनेर झन् भनेको थिएँ तपाईँलाई तपाईँले बुझिदिनु पर्ने हो के गर्नु भएको यस्तो तपाईँले यति उयो गर्नु सक्नु हुँदैन